हेलो दादा तपाईँले अस्ति मलाई फेस क्रिम दिनु भएको थियो नि त्यो फेस क्रिम त राम्रो सुट गरेन मलाई त्यसको त डेट पनि एक्सपायर भएको रहेछ कस्तो तपाईँले त्यो एक्सपायर भएको सामानहरू दिनु भएको त्यस्तो गर्नु हुन्छ मलाई त्यो फेस क्रिम फर्काइदिन्छु म तपाईँले मेरो पैसा पनि फिर्ता गरिदिनु होस् त्यस्तो सामानहरू राखेर हुन्छ आज मैले लगे भोलि अरू कसैले लैजाला त्यस्तो नगर्नु होस् मान्छेले पैसा कति कष्ट दुःख गरेर कमाउँछ त्यस्तो त्यो बिग्रेको सामानहरू दिएर हुन्छ त्यस्तो नगर्नु होस् तपाईँले बिजिनेस गर्नु हुँदैछ अलिक हेरेर बुझेर गर्नु होस् है म फर्काइदिन्छु मलाई मेरो पैसा रिटर्न दिनु होस् त्यस्तो राम्रो हुँदैन नि अबदेखि यस्तो न गर्नु होस् तपाईँले